ट्युबवेललले हाम्रो जगामा चाहिँ तपाईँको अब पान् जमिनभित्र भएको पानीलाई चाहिँ खनेर खनेर त्यसबाट कुवा बनाएर चाहिँ मान्छेहरूले त्यहाँबाट पानी निकालेर चलाउने काम गर्छ र विन्टर सिजनमा अब् प्लेन्सको जगामा खोलामा नदीमा पानीहरू नभएको बेलामा अब पानीको अभावमा चाहिँ मानिसहरूले त्यही पानी चल् उघाएर निकालेर चलाउने काम गर्छ र त्यो मात्र नभएर अब ट्युबवेलमा तपाईँको अर्को चापाकलहरू पनि हुन्छ जसमा त्यो चापाकलमा ह्यान्डल हुन्छ त्यो चलाएर पानी पनि निकालिन्छ र यति मात्र नभएर त्यो वेल् ट्युबवेलको पानीले कतिवटा एग्रिकल्चरमा पनि हेल्प गर्छ हाम्रो प्लेन्सको मान्छेहरूलाई